हेलो हजुर हो त हजुर के बनाउनु पर्ने तपाईँको

हजुर हजुर हजुर तपाईँले डिजाइन दिनु पऱ्यो म बनाई दिइहाल्छु नि कस्तो अहिले नेट भएको पनि छ नेट नभएको हो बर्डर हालेको अनि त्यसमा बाहिरबाट डिजाइन टाल्ने खालको पनि हुन्छ तपाईँलाई कस्तो मनपऱ्यो

ए आउनुहोस् न तपाईँ कि कपडा कस्तो छ त्यो हिसाबले हुन्छ

टप्समा तपाईँको कल्लर भएको हुन्छ गला खोलेको हुन्छ अर्को डिजाइन हुन्छ त्यो के अरे अँ चौबन्दी स्टाइलको बनाउँदा पनि हुन्छ टप्समा हजुर हुन्छ कहिले आउनु हुन्छ भन्नुहोस् अन्त कपडा हेर्नुपर्छ पहिला कपडा कति छ के कस्तो डिजाइनको सिलाउने तपाईँले अर्डर गर्नु भयो भने पाउनु हुन्छ हजुर हजुर अनि दौरा सुरुवाल चाहिँ कस्तो बनाउनु पर्ने तपाईँको नानीको लागि हजुर हजुर हुन्छ हजुर हजुर हुन्छ हजुर चौबन्दी तपाईँको भित्री हाल्ने कि नहाल्ने हो अब हजुर हुन्छ हुन्छ हुन्छ